ए म कलकत्ताबाट घुम्न आएको कि सिधै यहाँको बारेमा दार्जिलिङको बारेमा केही पनि थाहा छैन त्यसले गर्दामा ट्याक्सीहरू कहाँ कहाँ पाइन्छ म दार्जिलिङ घुम्न आएको दार्जिलिङमा घुम्ने ठाउँहरू के के छ यसो

अँ टाइगर हिल रोपवे जाने ए रोपवे जाने तल गङ् अँ गङ्गामाया पार्क बतासे

अन्त जा

टाइगर हिल जाँदाको लागि चाहिँ कति लाग्छ ए कहाँ कहाँ चार कहाँ कहाँ चाहिँ लान्छ चार हजारमा ए यता जापानिज टेम्पलतिर चाहिँ लाँदैन है ए हुन्छ हुन्छ चा चार हजार भन्नुभयो है ए हुन्छ हुन्छ मलाई हजुर हजुर ए टाइगर हिलको अलग्गै ए भनेपछि त छ साँढे छ हजार जस्तो पऱ्यो त है ए हुन्छ हुन्छ हामी चारजना छौँ कि हजुर हुन्छ तपाईँले व्यवस्था गरिदिनुहोस् न है मिलाइदिनुहोस् न ल